भविष्यको लागि मैले एउटा त्यो कुनै लक्ष्य त छैन मेरो तर मेरो आकाङ्क्षाहरू चाहिँ धेरै छ है मलाई चाहिँ गीत गाउन एकदमै मनलाग्छ गीतहरूपट्टि मलाई एकदमै रुचि लाग्छ म गानाहरू एकदमै सुन्ने गर्छु अनि गीतहरू म कहिलेकाहीँ एकान्तमा हुँदाखेरि म गुनगुनाउने पनि गर्छु तर त्यो गुनगुनाउनुको मतलब यो होइन कि मैले गीत भविष्यमा गएर पनि मैले गीत गाउनैपर्छ र मैले गीत बनाउनैपर्छ भन्ने कुरा होइन त्यो आफ्नो आफ्नो एउटा मान्छेको हबिजहरू जे हुन्छ है अनि मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मलाई चाहिँ गीत मनपर्छ र म कहिलेकाहीँ गुनगुनाइहाल्ने पनि गर्छु विशेष गरी म चाहिँ इसाई फ्यामिलीबाट बिलङ गरेको कारणले गर्दाखेरि चाहिँ म चाहिँ बेसी जस्तो चर्चहरूमा गाउने गर्छु है चर्चहरूमा म गाउने गर्छु र त्यो गीत एकदमै सिम्पल नै हुन्छ किनकि हामीहरू चाहिँ धेरै मात्रामा गीत गाइबस्नुपर्छ चर्चहरूमा जब हामी वर्सिप गर्छौँ जब हामी प्रेयर्स गर्छौँ अनि त्यही कारणले गर्दाखेरि पनि सायद मेरो मनमा त्यो रुचि आयो है म गीत गाउँछु मैले गीत गाउनुपर्छ भन्ने तर त्यो मैले गीत लेख्नुपर्छ भन्नेहरू चाहिँ त्यो मलाई त्यो चाहिँ मेरो मनमा आएको छैन र सायद भविष्यको दिनहरूमा पनि सायद म गीत गाउँदै जान्छु होला है गात गाउने नै छु तर मैले त्यो एकदमै रुचि गीत गाउनै मैले त्यो गीत लेख्नुपर्छ र म गीत कम्पोज गर्छु भन्नेहरू चाहिँ मेरोमा त्यो चाहिँ छैन है मलाई गीत मनपर्छ र म समय पाएर मलाई इच्छा लाग्यो भने म गाई पनि हाल्छु